दा सुन्नु न मलाई सानोको एउटा उयो कामको याद आयो जुन भुल गरेको थिएँ नि सानोमा याद छ तपाईँ मतिम भाउजु त्यहाँनिर धनियाँ तपाईँको घरमाथि धनियाँ कि के उखाल्दै हुनुहन्थ्यो र हामी खासमा सानोमा हामी पनि म र बहिनी चाहिँ पत्कर सोर्नु माथि चर्चको साइडमा गएको थियौँ अन्त हामी सोर्दा सोर्दा मैले ढुङ्गा पल्टाएको थिएँ सानो ढुङ्गा क्या अन्त त्यो ढुङ्गा चाहिँ पल्टिँदै पल्टिँदै म त त्यहीँ तल्लोपट्टि रोक्छ होला भनेको थिएँ मलाई याद थिएन तपाईँहरू त्यहाँनिर हुनुहुन्छ भनेर तर पल्टिँदै पल्टिँदै त्यो दस कान्ला मुनि गयो तपाईँहरू आत्तिँदै माथि आउनु भएको थियो नि चर्चको साइडमा मलाई पनि सोध्नु भएको थियो मैले जोतेँ नि त्यो ढुङ्गा होइन मैले पल्टाएको भनेर त्यो चाहिँ मै हो है अँ अहिले यत्रो ठुलो भएर पो लाज लागेर नि